मेरो हाम्रो मेरो जीवनमा मेरो भविष्यमा चाहिँ कस्तो प्रकारको त्यो करियरको चाहिँ खोजी छु भनेदेखि म एउटा बगानमा काम गर्छु म बगानमा काम गर्छु म यति दुःख गरेर हामी पानीझरी भन्दैनौ हामी घाम भन्दैनौ र पनि हामी त्यस्तै दुःख गरेर चाहिँ हामी काम गर्छौँ र अब आनेवाला समयमा चाहिँ मेरो छोराछोरीले चाहिँ त्यस्तो दुःख नगरोस् हामी जस्तो बगानमा भिजेर कामहरू गर्नु नपरोस् र अन उनीहरूको फ्युचरमा चाहिँ राम्रो भएर जाओस् के राम्रो नानीहरूले चाहिँ राम्रो कामहरू गर्नुसकेको होस् पछाडि उनीहरूको जीवनमा चाहिँ भविष्यमा चाहिँ उनीहरूको राम्रो हुनसकेको होस् र हामी जस्तै यसरी बगानमा काम गर्ने चाहिँ नहोस् मेरो नानीहरू म चाहिँ त्यसकै खोजीमा छु म